र अब परिवारमा अब पुरुष या के भन्छ महिलामा कतिवटा कुरोहरूमा काम कुरो विषय लिएको कुरोहरू छ र परिवारमा के हुन्छ भने देखि चाहिँ जस्तो अब एउटा परिवार लोग्ने स्वास्नी भन्छ लोग्ने स्वास्नी भन्छन् अनि लोग्ने स्वास्नीमा घर परिवारमा धेरै नै अब महत्व हुन्छ अनि नानी छोरा छोरीहरू नाता नातिनीहरू हुन्छन् तर अब घरभित्र कतिवटा कुरोमा हामीले परिवारभित्र चाहिँ पुरुष महिलाको धेरै भूमिका नै हुन्छ त्यसले गर्दाखेरि पुरुषको अलग्गै भूमिका भूमिका हुन्छ महिलाको अलिकति अलगै हुन्छ र कस्तो हुन्छ भनेदेखि चाहिँ अब पुरुष चाहिँ ले चाहिँ अब जसभित्र अब कतिवटा परिवारभित्र पालन पोषण गर्नु पऱ्यो अनि खान दिनु पऱ्यो यो कतिवटा कुरोहरू स्कुल विषय लिएर भयो कतिवटा के के के के के के के विषय लिएर पुरुषलाई अलिकति हुन त स्त्रीलाई पनि त्यती नै भार हुन्छ अझै अलिकति बेसी चाहिँ पुरुषलाई नै भार हुन्छ र उसको पुरुषको भार चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पुरुषले चाहिँ अब बाहिरबाट केही खोज मेल गरेर अनि अब के अरे पढेको छैन भने उसले खेती बालीहरू कसैकोमा गएर खेती बाली गरेर कसैकोमा अब केही कामहरू गरेर पैसाहरू कमाएर अनि कुनै काम एउटा थुप्रै कामहरू हुन्छन् त्यस्तो अब बाहिर काम गरेर दिनको रोजहरू कमाएर चाहिँ ल्याएर घरमा घर संग्लग्न गर्छन् त्यो नानी छोरा छोरीहरूको एउटा भविष्यको निम्ति उसले बाहिरबाट धेरै कुरोहरू कमाएर ल्याएर दिने गर्छन् र दिएर अब जुन जति पनि पैसाहरू कमाएर ल्याएर चाहिँ आफ्नो स्त्रीलाई दिएको हुन्छ र स्त्रीले चाहिँ अब त्यो घरमा कतिवटा के छैन के अब जसमा अब खानेकुरो खाद्यमा कोही कमी छ भने पनि र कुनै बस्त्र कुरोहरूमा पनि नानीहरूको लागि पनि केही कमी छ भने पनि त्यो आमाले सबै त्यो छोरा छोरीको निम्ति हेरेर बिचार गरेर चाहिँ त्यो आमाले त्यो नानीहरूलाई किन्नु पर्ने दिनु पर्ने पढाउनु पर्ने स्कुलमा के छ कसरी यो कुरोहरू चाहिँ हुन चाहिँ बाउभन्दा आमाले नै बेसी केयर गरेको हुन्छ आमाकै भूमिका बेसी हुन्छ त्यसमा त्यसमा अनि अब काम कुरो विषय लिएर कहिले अब महिला अब स्त्रीले आफनो बुडा बुडी लोग्ने स्वास्नीमा स्वास्नीले घरभित्रको धेरै कुरोहरू मा काममा के अरे संलग्न हुन्छ जस्तै अब पुरुष त बाहिर एउटा भनिन्छ एउटा नेपालीको उखान बारको घाँ के अरे बारको घोचाँ भनेर भनिन्छ त्यो चाहिँ के अरे भन्दाखेरि चाहिँ बाहिरबाट कमाएर ल्याएर दिने घरमा स्त्रीलाई आफ्नो के अरे बुडीलाई आफ्नो उयोलाई दिने

त्यसलाई प किसिम किसिमको पाहुनापातहरू आइलाग्छ त्यो पाहुना पातलाई के दिनुपर्ने हो त कसरी चाहिँ अब उसको मनलाई अब उयो गर्नु केही दिएर शान्ति पार्नु पर्ने हो यस्तो यस्तो कुरोहरू वा कतिवटा कुरोहरू भूमिका हुन्छ उही उसैले स्त्रीले नै घरको महिला घरको आमाले नै जति कोही अब मागने थागने आउँछन् आउँछन् कोही किसिमको धेरै त्यस्तो कुरो मान्छेहरू आउँछन् कोही अब घर पाहुना पातहरू आउँछन् कोही आफनै मान्छे आएर केही बात मार्नु यो सबै कुरोहरू चाहिँ अब पुरुष छ भने पुरुषले ऊ गर्छन छैनन् भने चाहिँ के अरे स्त्रीले नै घरको आमाले नै यो कुरोहरू सबै भूमिका गर्नु पर्ने एउटा बाध्यता छ र कसरी अब बाध्यता छ कसरी अब विकसित विकसित गर्नु पर्ने यो भूमिका लाई त्यो विकसित गर्नेु पर्ने चाहिँ अब आमा बाउ अब छ अब घरमा छ बसेको छन भने चाहिँ बाउले पनि आमाले पनि सर सल्लाह तिमी यो गर अनि म यो गर्छु यो काम गर्छु तिमी यो काम गर भनेर एउटा सर सल्लाह मुताबिक चाहिँ काम गरेको हुन्छ त्यो भूमिका चाहिँ अबसबै एउटा के छ भने यो भूमिका निभाउनु पर्ने चाहिँ एउटा घरको पुरुषले नै हो तर अब घरको पुरुषले नै यो कुरोहरूमा आफ्नो स्त्रीलाई पनि काम कुरोहरूमा पनि कतिवटा यो गरौँ त्यो गरौँ भनेर एउटा सर सल्लाह मुताबिक चाहिँ काम भएको चाहिँ अति नै राम्रो हुन्छन् र त्यस्ले गर्दा विकसित पहिलेदेखि नै हो पहिलादेखि परम्परादेखि नै हो यो कुरोहरू र अब सबै त्यसरी नै मिलेर गर्न दुईजनाकै अनिवार्य छ है